खोई हाम्रो ट्रान्सपोर्टेसन त त्यत्ति साह्रो मलाई त राम्रो लागेन हाम्रो अलिक अलिक ढिलो छ हाम्रो ट्रेन सिस्टम त ढिलो छ फेयरहरू पनि अलिकति मलाई महँगै लाग्यो बा कम्पियर टू बाहिर त

अब जस्तै कि मलाई अब यहाँदेखिको अब जानु छ भने अलिकति फेयरहरू पनि त्यत्ति पाउनु खोज्दैन हामी त ट्रेनहरूको टिकटहरू पाउनु खोज्दैन यता पाएछ भने पनि वेटिङहरूमा जान्छ अब त्यो वेटिङलाई क्यान्सल गर्नुको लागि पनि हाम्रो एक्स्ट्रा पैसा काटिन्छ त्यसमा त्यो अब हाम्रो हामीलाई त्यस्तो साह्रो उयो छैन अब हाम्रो छेउछेउमा त्यत्ति साह्रो यो सुविधाहरू पनि छैन स्टेसनहरू पनि अलिक टाढ टाढो नै छ त्यही भएर टिकट लिनु पनि अलिक साह्रै पर्छ हामीलाई हामी यसमा सुधार गर्नु छ सकिन्छ भने त गर्नु सकिन्छ अब जस्तै कि अहिले नयाँ ट्रेनहरू निस्केको छ बन्दे भारतहरू त्यसमा हामी मिडल क्लासहरूलाई पनि अलिकति उयो गरेको भए चाहिँ राम्रो हुन्थ्यो अब अहिले त्यसमा बन्दे भारतको ट्रेनको फेयरहरू अलिक महँगै छ अब हामीले खोई लिनु सकिँदैन भएको बेलामा अन्त अरू ट्रेनहरूमा गर्यौँ भने त्यो रुट हाम्रो रुटबाट कतिवटा ट्रेनहरू कुद्दैन पनि हामीले अन्त टिकटै लिनु सकिँदैन अलिक मलाई चाहिँ हाम्रो अलिक राम्रो लागेन हाम्रो यो ट्रान्सपोर्टेसन सिस्टम चाहिँ हाम्रो देशको